हजुर पन्ध्र सोह्र मुरी छ हौ अहिले चौध सय पन्ध्र सय मुरी पर्छ हौ ए अहिले कम्ती त हुन्छ कि तर निकै कम्ती चाहिँ हुँदैन किनभने अहिले त्यस्तो साह्रो छ नि त कि पानीहरू पर्दैन त्यहाँदेखिन्को चाहिँ फेरि नुनिया हो नि त राम्रो खालको त्यहाँदेखिन्को चाहिँ फेरि डाइबिटिस्हरू हुँदैन नि त यो चामलले चाहिँ अन्त त्यस्तो साह्रो चाहिँ घट्दैन अलिअलि चाहिँ डिस्काउन्ट हुन्छ ए यो छोटी धान हो त्यहाँदेखिन्को नुनिया त्यहाँदेखिन्को काटी धानहरू छ हो तपाईँलाई चाहिँ कति चाहिएको हजुर ए हजुर अलिक मिलाएर गरिदिन्छु नि कहिले लानुहुन्छ भन्नुहोस् न ल मलाई ए आलिक त मिल्दैन नि आज त हुन्छ तपाईँलाई भन्नुस्होस् न मलाई फोन गर्न्नुहोस् न ल हजुर गाडीमै पठाइदिन्छु नि तपाईँलाई नम्बर दिन्छु कि ऊसँग कन्फर्म गर्नुहोस् ल ए हुन्छ हुन्छ म तपाईँलाई म फोन गर्छु ए तपाईँले मलाई फोन गर्नुहोस् न अन्त मो तपाईँलाई पठाइदिन्छु नि गाडीमा कि हजुर पैसा चाहिँ गुगल पे भए पनि गरिदिनुहोस् न म गाडीमै भए पनि पठाइ दिनुहोस् ल त्यही ड्राइभरकै हातमा ए हुन्छ हुन्छ त्यस्तै गर्नुहोस् न ल ऊ यो गाडीको एक्सट्रा चार्ज पनि लाग्छ कि हजुर होइन अब चौध पन्ध्र सय छ तपाईँले कति दिनुहुन्छ ए दुई हजार जति पठाइ दिनुहोस् न ल हुन्छ तर ऊ यो गाडीको चार्ज पनि लाग्छ हजुर गाडीको चार्ज पनि लाग्छ कि त्यो धान बोकेको त्यो पनि तपाईँले दिनुहोस् न ल हुन्छ हुन्छ